हेलो दाजु यो आर्ट क्याफे हो यो के भन्छ मैले अघि भर्खरै तपाईँहरूकोबाट आर्ट क्याफेबाट अर्डर गरेको थिएँ मोमो चाउमिन र चिकन फ्राइड राइस कि अन्त मैले यसो हेर्दाखेरि त्यहाँ प्रिपेड मात्रै रहेछ सिओडी नै छैन रहेछ होइन अन्त मलाई चाहिँ प्रि प्रिपेड गर्नु चाहिँ अलिकति त्यो असुविस्ता भयो अन्त सिओडी भएको भए चाहिँ राम्रो हुन्थ्यो अन्त नि के भन्छ सिओडी नै छैन रहेछ त्यो भएर नि म क्यान्सल गर्न चाहन्छु ल हुन्छ धन्यवाद